मैले पाँच दिनको ट्रेक गरेर तपाईँको सन्दकफू फालुट हुँदै गोर्खे हुँदै सिक्किमको भर्याङ भन्ने ठाउँ निस्केर हामी त्यहाँबाट चाहिँ गाडी चढेर आयौँ त्यो ट्रेकिङ चाहिँ कत्तिको अब रमाइलो थियो भन्दाखेरि चाहिँ म अनि मेरो साथी दुईजना थियौँ दुईजना हामी एकैछिनको प्लानिङले निस्क्यौँ होइन अन्त मैले टेन्टहरू बोकेको थिएँ स्लिपिङ ब्यागहरू बोकेको थिएँ ब्ल्याङ्केटहरू अन्त पानीको बोतल क्यामरा पावर ब्याङ्कहरू थुप्रै कुराहरू बोकेको थिएँ हो अन्त मैले दुईवटा मोबाइलहरू युज गरिरहेको थिएँ त्यतिखेर अन्त मेरो एकदमै भारी भएको थियो क्या ब्याग अन्त ट्वेन्टी फाइभ केजी मोर देन ट्वेन्टी फाइभ केजी भएको थियो तर पनि अब हामी गयौँ अब टपभन्दा पनि टप अब सिच्वेसनहरू पनि आयौँ अन्त थोकुम भन्ने ठाउँमा हामी स्टे गरेका थियौँ सन्दकफू क्रस गरेर अन्त थोकुम भन्ने ठाउँमा बस्दाखेरि त्यहाँनिर चाहिँ माउन्ट एभरेस्टको हावा सिधै आउँदोरहेछ अब एकदमै स्पिड